हजुर हजुर म दार्जिलिङ घुम्नु आउँनु भनेको तपाईँको ट्राभल एजेन्सी रहेछ त्यहाँ दार्जीलिङको अलिकति मलाई बताइदिनुहोस् न त्यहाँ बस्ने होटेलहरू घुम्ने ठाउँहरू हजुर हजुर हजुर

हजुर म पाँच दिन पाँच दिनको लागि आउँनु भनेको माथि महाकल धाम पनि छ भनेर सुनेको थिएँ त्यहाँनिर पनि अन्त रोपवे पनि छ टी गार्डनहरू पनि छ भनेको सुनेको थिएँ हामीले चाहिँ आउनुको लागि प्लानिङ गरिरहेका छौँ हामी फेमिलिहरूसँग र टी गार्डन हजुर टी गार्डन चाहिँ सबै भन्दा राम्रो ठाउँ चाहिँ कुन चाहिँ ठाउँ होला है टक्भर भनेको सुनेको थिएँ हो हजुर त्यहाँतिर घुम्नुहरू जानु भनेर सोचेको त्यहाँनिर घुम्नु जाँदाखेरि बस्ने ठाउँहरू पाउँछ हजुर हजुर मिरिक पनि सुनेको थिएँ मैले मिरिक पनि घुम्ने ठाउँँ एकदमै राम्रो छ भनेको सुनेको थिएँ हजुर हजुर हामी छजना आउनु भनेर चाहिँ सोचेको हामीले प्लान बनाउँदैछौँ हजुर हामी तिनजना गर्ल्स तिनजना बोइस छौँ साथीहरू साथीहरू घुम्नु आउनु भनेको हजुर पहिला चाहिँ पहिला हजुर पहिला चाहिँ हामी टी गार्डन घुम्छौ हजुर त्यहाँदेखि टी गार्डन घुमिसकेर चाहिँ हामी टाइगर हिलहरू त्यहाँदेखिको चाहिँ तपाईँहरूले मिलाई दिनुहोस् न है तपाईँको त्यहाँनिर ट्राभल एजेन्सी रहेछ तपाईँहरूले मिलाई दिनुहोस् न बस्ने ठाउँहरू हजुर हजुर मिरिकहरू पनि घुम्नु भनेको हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ धन्यवाद धेरै धेरै हुन्छ हुन्छ